मैले एमाजोनमा इन्टेलको एउटा ल्यापटप मगाएको थिएँ र जुन बजारमा जुन दाम छ र त्यो दामभन्दा सस्तो अनि ऱ्याम रोम प्रोसेसर ग्राफिक कार्डहरू बजारमाभन्दा अझ राम्रो टिकाउ सस्तो अनि बजार धाइरहनु नपर्ने एमाजोनले आफ्नो घरकै आँगनमा ल्याइदिएकोले गर्दाखेरि जुन एमाजोनको जुन मैले मगाएको जुन इन्टेलको ल्यापटप थियो त्यो मलाई एकदमै राम्रो लाग्यो र यसरी अनलाइन मगाएको सामानमा चाहिँ म एकदमै सकारात्मक छु अनि खुसी छु